ए नमस्ते ट्राफिक पुलिस हो तपाईँ स्टेसनबाट बोल्नु भएको ए हजुर म ट्याक्सी ड्राइभर दिदी एकदम यहाँ दार्जिलिङमा पुरै जाम हुन्छ हो अन्त स्कुल स्टुडेन्टहरूलाई पनि ढिलो हुन्छ पुरै ढिलो हुन्छ हो अन्त के गर्नु पर्ने सल्युसनहरू जाम भएर हेर्नुहोस् न स्टुडेन्टहरूलाई पनि ढिलो भयो

तल हेर्नुहोस तल हजुर तल जोरबङ्गलादेखि नै ट्राफिक हुन्छ हो स्टुडेन्टहरू ढिलो भएर त्यहीँबाटै फर्किनुपर्छ कस्तो जाम हुन्छ अहिले त झन् ए हजुर हजुर हुन्छ थ्याङ्कयू